सागसब्जी वरिपरि घरको वरिपरि सुन्दरीकरण गर्नुको लागि सागसब्जी लाउनुको लागि मलाई यही कुरा मनपर्छ कि घर वरिपरिको गमलामा फुल लाउनुको लागि घर सुन्दर राख्नुको लागि आफ्नो घरको लागि एउटा शोभा बढाउनुको लागि फुलहरू भए अनि यस्तै प्रकारले बारीमा हरेक प्रकारका राम्रा राम्रा सब्जीहरू लाउनु सब्जी खास गरी अहिले यहाँ चल्ती सब्जीहरू चाहिँ हाम्रोमा सिजन सिजनमा सिमीको सब्जीहरू लाग्छ र यो सिमी चाहिँ अहिले फेडआउट भएको छ